त्यो बरलाई चाहिँ

प्लेन्सतिर पानी तान्ने काम गर्छ जस्तै प्लेन्समा इनारहरूबाट पानी तान्ने काम गर्छ हाम्रोतिर चाहिँ पाहाडमा चाहिँ त्यो कुनै हुँदैन इनारहरू हुँदैन त्यसले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ खहरा छहरा र छाँगाहरू हुन्छ त्यसबाट चाहिँ हामी पानी खाने गर्छौँ तान्ने गर्छौँ